धेरै जस्तो क्षेत्रमा खेलकुदमा नियम कानुनहरू छन् अन्त धेरै अब कति बेला हाम्रो कलेजहरूतिर डिस्ट्रिक्ट लेभलको फुटबलहरू उयो हुन्छ कम्पिटिसनहरू हुन्छ त्यति बेला कम्पिटिसन हुँदैखेरि कति केटीहरूले अब हुन्छ नि खुट्टामा हिर्काएर कतिलाई लङ्डा हानेर लडाउँछ त्यति बेला त्यो कोचले रेड कार्ड देखाएर त्यसलाई त्यो खेलबाटै निकालिन्छ कतिजना चाहिँ अडियन्सहरू चाहिँ त्यो खेलकुदमै आएर गाउँ आउनुखोज्छ तिनीहरूलाई पनि त्यो नआउनु भनेर पुलिसहरूले च लट्ठी देखाएर खेद्छन् अन्त कराटेतिर पनि ज्यादातर कतिले अब हिर्काएको हिर्काएर रोक्दाखेरि पनि हिर्काएको हिर्काएको गर्छ त्यस्तोलाई चाहिँ कम्पिटिसनबाटै निकालिदिन्छन् अन्त कति कति जग्गाहरूतिर पनि कम्फू टेनिसहरूतिर त्यो के के अब हुन्छ नि भलिबलहरूतिर मान्छेलाई टाउकोतिरै हिर्काउनु खोज्छ नि छलेर अन्त तिनीहरूलाई पनि अब त्यो कम्पिटिसनबाट निकालिदिन्छ

टेनिसहरूतिर पनि अब कतिलाई अब जिउतिरै हिर्काउनु खोज्छ त्यो टिमलाई पनि अब त्यो कम्पिटिनबाट बाहिर निकालिदिन्छ